हेलो सुन्नुहोस् न तपाईँकोबाट मैले जुन चाहिँ ज्याकेट ल्याएको थिएँ है त्यस ज्याकेट एकदमै राम्रो लाग्यो मलाई है र त्यो ज्याकेट लाउँदा पनि एकदमै फिटिङ है एकदमै त्यो ज्याकेटको अब क्वालिटी पनि एकदमै राम्रो फर्स्ट क्लास ए वन क्लास है ज्याकेट भन्नाले त एकदमै त्यो ज्याकेट चाहिँ एकदमै राम्रो लाग्यो के मलाई त्यो ज्याकेट लगाउँदाखेरि सबैले मलाई त राम्रो देखियो भन्थ्यो है अनि त्यो ज्याकेट जुन चाहिँ ज्याकेट थियो त्यो ज्याकेट जहाँबाट किन्न